तातो गरम महिनामा चाहिँ अब हामीले पातला पातला लुगा लाउनु पर्छ है नानीहरूले पनि अब दौडन्छ बिहान यसो स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर बिहान यसो वकहरू गर्छ है हिँड्छ त्यसको लागि यसो पातला पातला लुगा लाएर अहिले गरम महिनामा चाहिँ त्यसरी पातला पातला नै लुगा लाएर कुद्नु दौडिने गर्छौँ चिसोमा चाहिँ अब चिसोमा चाहिँ पातला पातला यहाँनिर त धेरै नै ठन्डा हुन्छ त्यस कारणले बिहान उठेर टोपी सोपी मोजा सोजा नलाइकन त तातो तातो लुगा नलाइकन त बस्न सकिँदैन त्यसले गर्दा अब त्यतिबेला दौडिँदा चाहिँ अब तातो तातो मफलर सफलर भित्री टी सर्टहरू तातो तातो लाएर स्वेटरहरू लाएर दौडिने गर्छौँ त्यो पनि आएर फेरि पसिना पसिना सुक्छ त्यो पसिना सुक्नु अगाडि नै त्यसलाई हामीले चेन्ज गरिहाल्छौँ पसिनाहरू पुछपाछ गरिहाल्छौँ नभए चिसो लाग्ने डर हुन्छ है त्यसले गर्दा चिसो महिनामा चाहिँ अब त्यही हो एकदमै तातो तातो लुगा लाएर दौडिने गर्छौँ